चराको संरक्षणको लागि सरकारले बहुत कुरो गरेको छ बहुत कुरो नियम कानुनहरू लागु गरेको छ चरा मेन्ली माइग्रेटोरी बर्ड जो कि एकदम एनडेन्जर्ड स्पेसिस जो विलुप्त हुने कागरमा भएको चराहरू जो कि धनेस एक नम्बर धनेस से नर मादा हुन्छ यदि अगर नरलाई केही भयो ने मादा आफ्नो घोसलामा ऊ एक्लै आफ्नो ज्यान त्याग् त्यागिदिन्छ अनि यस्तै माइग्रेटेरी बर्डहरू विभिन्न रकमको हुन्छ विभिन्न जातिको हुन्छ जो कि एक जगादेखि अर्को जगा उनीहरू माइग्रेट गर्छ चराले हाम्रो यो संरक्षण हाम्रो यो पर्यावरणमा बहुत ठुलो भूम् भूमिका खेल्ने गर्छ